हाम्रो क्षेत्रको जलपाइगुडी मोडमा मेरो घरबाट तिन किलो मिटर उता पर सिलाइ बुनाइ सिकाइने सेन्टर छ जहाँ चाहिँ हामी अहिले नयाँ नयाँ आधुनिक मेसिनहरू पनि राखिएको छ इलेक्ट्रिक मेसिन भयो कल्चरल लुगा सिलाइने मेसिनहरू पनि राखिएको छ तर मलाई चाहिँ हाम्रो पहिलादेखिको हामीले हाते कुर्सीले सिलाउने हामी त्यस्तोहरू नै प्रयोग गर्ने गर्छु मलाई चाहिँ त्यही नै राम्रो लाग्छ हाम्रो पहिलादेखि पुर्खाहरूले चलाएर आउनु आएका सरसामानहरूले नै म चाहिँ सिलाइ बुनाइ गर्ने गर्दैछु अहिले त नयाँ आधुनिक जुन चाहिँ इलेक्ट्रिक मेसिनहरू आएको छ ऊ ऊ त्यसले चाहिँ समयको पनि बचत हुने गर्छ पै पहिलाको जस्तो खुट्टा पेडलहरू चलाएर शरीरलाई कष्टहरू हुँदैन अहिले चाहिँ निकै सजिलो भएको छ तापनि म चाहिँ मलाई त्यो पुरानो सरसामान मन परेको हुनाले गर्दा म पुरानो नै मेसिनहरू चलाएर मेरो हाम्रो लुगाहरू सिलाउने गर्दछु र हामीले यहाँनेर यस सेन्टरमा कार् कार्यालयमा कल्चरल आफ्नो भेषभूषा को लुगाहरू पनि बनाउने गर्दछु गर्दछौँ अन्त हामीले यसमा चाहिँ तामाङ ड्रेस भयो गुरुङ ड्रेस अन्त नेवार ड्रेसहरू बनाउ बनाउँछौँ हामी अनि बनाएर त्यसरी थुप्रैजना छौँ हामी गाउँको महिलाहरू त्यसरी बनाएर हामीले चाहिएको ठाउँहरूतिर कल्चरल प्रोग्रामहरूतिर नानीहरूलाई तयारी बनाएर हामीले तयारी बनाएको लुगाले चाहिँ लगाएर चाहिँ हामीले प्रोग्रामहरूतिर पठाउने गर्दछ गर्दैछौँ यसमा चाहिँ हामीले यो नेपालीको दौरा सुरुवाल पनि बनाउँछौँ सुरुवाल बनाउनु चाहिँ एकदम सजिलो हुन्छ र दौ दौरा बनाउँदाखेरि चाहिँ त्यो यता तिन चार ठाउँ तुनाहरू लगाउनु पर्नाले गर्दाखेरि चाहिँ अलिकति साह्रो पर्ने गर्छ अन्त बक्खुहरू बनाउनु चाहिँ साह्रो सजिलो पनि छ मलाई चाहिँ तामाङ ड्रेस पनि पुरा मन पर्छ